हेलो राजु रेस्टुरेन हो मलाई दाल भात सब्जी र चिकन डेलिभर गरिदिनु सक्नुहुन्छ र मलाई अहिले भोक लागिरहेको छ र अलिक छिटो गरेर मलाई डेलिभर गरिदिनु होला कति मिनटमा लाग्छ होला कति मिनटमा डेलिभर हुन्छ होला र तपाईँहरूको रेस्टुरेन्टमा अहिले कुनै डिसकाउन्ट छ खानाको निम्ति खानाको लागि खानाको डिसकाउन्ट छ